हेलो हेलो म पिके पब्लिक पब्लिकेसनबाट म रोहित राइटर बोलेको हो तपाईँ अलिपुरद्वारको अलिपुरद्वार जिल्लाको यहाँ लेबर हो टी गार्डन वर्कर हो हजुर राम तपाईँहरूको यहाँ ग्रामीणमा कस्तो पाराको केहरू छ घटनाहरू केही तपाईँलाई के थाहा छ भनिदिनुहोस् होला यस्तो म मेरो ऊ यसमा किताबमा लेख्ने लेख्नुको लागि सोधेको तपाईँलाई

हजुर यो तलब नदिने चाहिँ सबै बगानमा त्यस्तै हो कि कतिवटा बगानमा मात्रै त्यस त्यस्तो छ

जस्तो मालिकहरू भाग्दाखेरि चाहिँ अब यहाँ लेबरहरूले चाहिँ के गर्छ तपाईँहरूको जग्गाको

यस्तो जुन चाहिँ बगानहरू बन्द हुन्छ त्यो बगानसँग चाहिँ के हुन्छ त्यहाँको हजुर

तपाईँहरूको त्यहाँ अहिले वेजहरू जुन चाहिँ छ पैसा कति कति कसरी दिन्छ दिनको हाजिराहरू चाहिँ बगानको हाजिराहरू कसरी कतिको छ होला दिनको दुई सय त्यही त अब हजुर ठिकै रहेछ त्यहाँको वेजेसहरू यो मेरो पब्लिकेसनमा लेखेर म देखाइ दिन्छु तपाईँहरूलाई हुन्छ थ्याङ्कयु